हाम्रो गाउँमा हिन्दू छ मुस्लिम छ क्रिस्चियन छ बुद्धिस्टहरू पनि छ बङ्गालीहरू पनि छ अनि सबैले आफ्नो आफ्नो धर्म मान्छ अनि कोही चर्च जान्छ कोही मन्दिर जान्छ कोही आफ्नो आफ्नो सबैले मान्छ अनि यहाँ सबैले आफ्ना साथीहरू मान्छ अरू धर्महरूसँग पनि राम्ररी बोल्छ अनि मस्जिदहरू मुस्लिमहरू जान्छ सबै फ्यामिली जस्तो बस्छौँ हामीहरू गाउँमा